अब हामी यता हिल साइडको मानिसहरूलाई अब पानीको चाहिँ अब पानीले अलिकति समस्या दिन्छ किनभने अब यदि पऱ्यो बेसी पऱ्यो भने पनि हामीलाई भलपैह्रोले अलिक साह्रो पार्ने गर्छ त्यसै पनि हाम्रो माटो नै त्यस्तै खालके हुन्छ त्यो धस्किहाल्ने टाइपको भत्किहाल्ने टाइपको अनि अनि बेसी अब यदि पानी परेन भने पनि अब पानीको मुहानहरू सुकेर खेततिर लगाएको रुख बिरुवाहरू मरेर हामीलाई त्यसमा नै नोक्सान हुन चाहिँ हुनेगर्छ तर र अब त्यही अब अरू त त्यस्तो समस्याहरू भन्ने चाहिँ अब हिल साइडमा त बेसी समस्या भनेको सबसे ठुलो समस्या भनेको भलपैह्रो नै हो अनि अरू त त्यस्तो केही छ हुँदैन अनि खडेरी एउटा हुन्छ र भलपैह्रो त्यत्ति नै अरू त त्यस्तो डरलाग्दो त हाम्रो जग्गामा हुँदैन भलपैह्रो सबैभन्दा डरलाग्दो हुन्छ बेसीजस्तो हाम्रो जग्गामा बर्खाको टाइममा भलपैह्रोले धेरै नै नोक्सान गर्ने गर्छ बारीहरू बिगारेर गाईगोठहरू बिगारेर घरहरू कति कति घरहरूलाई ड्यामेज गरेर त्यस्तो खालके अब त्यस्तो खालके हाम्रो जग्गामा समस्या हुन्छ